हेलो दाजु तपाईँ तलको रेस्टुरेन्टबाट बोल्नु भएको सुन्नु नि अस्ति तपाईँको रेस्टुरेन्टमा आएर मैले मोमो चाखेको थिएँ निकै नै मनपरेको थियो र अझै अनलाइन मेन्यू हेर्दा तपाईँले यो बिरयानी र चौमिन पनि राख्नुहुँदो रहेछ सो तपाईँले हेरिदिनु सक्नुहुन्छ अहिले मेन्यूमा तपाईँको छ कि छैन र इफ छ भने चाहिँ तपाईँले दुई बजीभित्रमा मेरो एड्रेसमा यो पठाइदिनु सक्नुहुन्छ